अब गाईबस्तु हुनेहरूले चाहिँ अब के रे यो गाईलाई लाग्ने विभिन्न रोगहरूबाट बचाउनुको निम्ति दबाईहरू अब जस्तो यहाँनिर भेट्नेरी हस्पिटलहरू छ होइन त्यहाँनिर लानुपऱ्यो अनि उत्यो गाईलाई टाइममा चारोहरू दिनुपऱ्यो घाँसहरू काटेर होइन अब त्यही त्यही प्रकारले अब त्यो गाईलाई चाहिँ अब टाइम टाइममा खानाहरू दिनुपऱ्यो त्यसरी पौष्टिक खानाहरू दियो भने चाहिँ उसले दुध पनि राम्रो दिन्छ होइन र आफूले अब बिजनेस पनि गर्नुसकिन्छ कतिले त अब गाई पालेर बिजनेस गर्दैनन् घरमै आफ्नै लागि दुधबाट धेरैवटा चिजहरू उत्पन्न गर्छ जस्तो घिउ भयो दही भयो इत्यादि होइन र यो गाईहरूलाई चाहिँ धेरैवटा रोग लाग्नुसक्छ त्यो रोग बाट चाहिँ वञ्चित त्यो रोगबाट चाहिँ मुक्त गराउनुलाई चाहिँ टाइम टाइममा भेट्नेरीका कर्मचारीहरू छन् उहाँहरूलाई ल्याएर गाईलाई के कस्तो छ ब्याउने गाई छ भनेदेखिलाई त्यही प्रकारले ट्रिटमेन गर्नुपऱ्यो होइन गोरुलाई त्यही प्रकारले ट्रिटमेन गर्नुपऱ्यो तर त्यो मेन चाहिँ पौष्टिक आहार नै हो गाईको लागि चाहिँ गाईलाई चाहिँ टाइम टु टाइम चारोहरू दिनुपऱ्यो धेरैवटा पिनाहरू पकाएर दिँदा पनि हुन्छ है घाँस त दिन्छौँ नै हामी र अन्य खाद्यहरू पनि अहिले त धेरैवटा पौष्टिक खाद्यहरू पाइन्छ त्योहरू ल्याएर गाईलाई दिँदाखेरि गाईको स्वस्थ पनि राम्रो हुन्छ हामीले दुध पनि राम्रो खान पाउँछौँ